मेरो बिचारमा चाहिँ शिक्षाले सांस्कृतिक क्षेत्रमा धेरै प्रभाव पारेको छ किनभने पहिले पहिले हाम्रो पुर्खा हाम्रो बाजे बोजूहरूले त्यही रीतिथिती कुसंस्कारहरू अन्धविश्वास यो सब गर्ने गर्थ्ये तर अहिले शिक्षाले गर्दाखेरि धेरै साइन्सको स्टुडेन्टहरू साइन्स स्टडी गरेको कारणले गर्दा ती सबै संस्कृति परम्परालाई अहिलेको एक्काइसौँ शताब्दीको नानीहरूले मान्ने गरेका छैनन् त्यसरी नै धेरै प्रभाव परेको छ